मैले तपाईँहरूको दोकानबाट बाजाज कम्पनीको आइरन लिएको थिएँ एकदमै राम्रो प्रडक्ट भएको कारणले गर्दा मैले धेरै दिन मार्फत् चलाउन सकेँ र अहिले आएर अलिक डिस्टर्ब भएको जस्तो लाग्दैछ त्यही कारण त्यो आइरनमा ए ओ अटोमेटिक पानी जाने बाजाज कम्पनीको मात्रै रहेछ अटोमेटिक पानी जान्छ त्यसमा त्यो पानी जाने चाहिँ मेरो अलिक बिग्रिसकेको छ त्यसलाई चाहिँ ठिक हुन्छ कि हुँदैन हुनु त मैले लिएको निकै लामै समय भइसकेको छ तपाईँहरूको दोकानमा त्यसलाई मर्मत हुन्छ कि हुँदैन मलाई जानकारी चाहिएको थियो त्यस्तो खाल्को आइरन मलाई छ भने अर्को प्रडक्टमा पनि मगाइदिनु होस् किनभने त्यस्तो आइरन मलाई एकदमै मन परेको थियो धेरै लङ लास्टिङ पनि भयो बिजुलीहरू पनि कम्ती खाँदो रहेछ त्यस्तो खाल्को आइरनले तपाईँले त्यस्तो ल्याउनु सक्नुहुन्छ भने ल्याई दिनुहोस् हामीलाई जसरी पनि चाहिएको थियो मलाई एउट एउटा भए पनि हुन्छ दुईवटा भए पनि हुन्छ हुनु चाहिँ जोडी ल्याइदिनु भयो भने राम्रै हो ज कम्पनी चाहिँ बाजाजकै हुनुपर्छ अरू कम्पनी मलाई हुँदैन त्यस्तै पानी निस्किने त्यो अगाडिबाट पानी जान्छ मेसिनमै अटोमेटिकल्ली अटोमेटिकल्ली माने पानी जाने चाहिँ त्यो हुन हुनुपर्छ तपाईँहरूको त्यस्तै बनिन्छ भने बनाइदिनु होस् बनिँदैन भने मलाई नयाँ ल्याइदिनु पऱ्यो